हेलो लामा होटल बोलेको लामा होटलबाट बोल्नुभएको हो मलाई मोमो चाहिएको थियो आठ प्लेट झैँ अनि मलाई साथैमा तिन प्लेट झैँ मलाई अन्डा करी चाहिएको थियो त्यसमा अनि मसला थोरै अनि नमकको क्वान्टिटी पनि कम्ती हालिदिनु होस् होला अनि मेरो यो अर्डर चाहिँ प्लेस गरिदिनु होस् होला लिस सिल्बर टी गार्डन बडा लाइनमा